यहाँ हाम्रो क्षेत्रमा चाहिँ अब केही अपराधहरू हुनु भन् हुनु छ भने चाहिँ अब हाम्रो पहिल्यै यहाँनिर सिभिल पुलिसहरू अब पुलिसहरू आएर नै हेर्छन् के के नराम्रो भयो के भएको छ भने अब कोही कोही बेला चेकिङमा आउनुहुन्छ अनि यहाँ अब के भन्छ एक्सिडेन्टको लागि चाहिँ यहाँनिर पुलिसहरू जस्तै चेकिङमा बस्नुहुन्छ यस्तो अब गाडीमा सिटबेल्टहरू लगाएको छ कि छैन भनेर हेर्नुहुन्छ चेकिङ्हरू गर्नुहुन्छ मान्छे कति हालेको छ कति हालेको छैन अब बेसी हालेको छ भने समानहरू समानहरू मान्छेहरू बेसी हालेको छ भने बेसी लोड भएर अब एक्सिडेन्ट हुन सक्छ भनेर चाहिँ मान्छे यहाँ पुलिसहरू चेकिङमा बस्नुहुन्छ अनि यहाँको ट्राफिकहरू पनि धेरै राम्रो छ ट्राफिकहरू बेसी हुँदैन अनि ट्राफिक पुलिसहरू अब ट्राफिकहरू भयो भने ट्राफिक पुलिसहरूले मजाले सम्हाल्नुहुन्छ यहाँनेर यहाँनेर यहाँ पुलिसहरूको धेरै राम्रो राम्रो यहाँ पुलिसहरू धेरै राम्रो यहाँको पुलिसहरू धेरै राम्रो हुनुहुन्छ त्यसले गर्दाखेरि यहाँनिर अपराध र दुर्घटनाहरू चाहिँ बेसी हुँदैन हुने अवश्यकता छैन